कालिम्पोङमा एकदमै परम्परागत रूपमा पाइने भनेको सेलरोटी हे जसले हाम्रो परम्परालाई हाम्रो संस्कार संस्कृतिलाई वहन गरेको छ र यसलाई पकाउन सेल भन्ने धानको रोटी बनाइएकोले गर्दाखेरि सेेलरोटी भन्ने यो नामकरण गरिएको हो र यसलाई पकाउनको निम्ति चामललाई कुटेर पिठो बनाइन्छ र यसमा गुड चिनी विभिन्न किसिमको मसालाहरू लगाएर तेलमा गोलो गोलो पारेर पेलिन्छ र अर्को हो यहाँको लोकल तिनपाने रक्सी र गहुँ कोदो उमालेर यसलाई इस्ट हालेर कुहाइन्छ र यसबाट एक प्रकारको रस चुहुने भएपछि यसलाई भाँडामा लगाएर पकाइन्छ जसबाट पसिनाको वाफ निस्केर रक्सी बनिन्छ र य यस रक्सी पनि कालिम्पोङमा लोकल रूपमा लोकल वाइनको रूपमा धेरै प्रयोग गरेको पाइन्छ र यसले पनि कालिम्पोङलाई प्रतिनिधित्व गरेको देखिन्छ